हेलो नमस्ते तपाईँ लक्ष्मी लक्ष्मी फ्रुट्स स्टोरबाट बोल्नु भएको हो ए हजुर मलाई फ्रुट्स अर्डर गर्नु थियो कि त्यही भएर नि

अब सिजन फ्रुट्सहरू तपाईँकोमा के के छ होला हजुर

मलाई चाहिँ अङ्गुर चाहिएको एउटा फङ्सनको लागि एराउन्ड फाइभ केजी जस्तो अनि के भन्छ केरा त्यस पछि चाहिँ एप्पल सात उसको लागि केरा हजुर हजुर हजुर रेट चाहिँ कति कति होला है हजुर

पचास रुपियाँ पावा है त्यसो भए पचास रुपियाँ पावा हो भने हुन्छ मलाई ए हजुर हजुर हजुर ए हजुर त्यो त साह्रै राम्रो भयो मलाई चाहिँ यहाँ यता फङ्सन छ के हाम्रो त्यही भएर चाहिएको कि त्यसो भए मलाई त्यही त टु टु हन्ड्रेडको हो भनेदेखिलाई फाइभ प्याकेट जस्तो गरिदिनुहोस् न तपाईँले सबै फ्रुट्सहरू मिलाएर अन्त अब तपाईँको मलाई चाहिएको चाहिँ खासमा वेड्नसडे हो अन्त तपाईँको तपाईँको दोकानमा म मान्छे पठाउँछु नि ल अनि ट्युसडे ट्युस्डेको दिन हजुर मलाई चाहिएको केरा चाहिँ अलिक तपाईँले सबै मिक्स गरेर टु हन्ड्रेडको गरिदिनु गर्नुहुन्छ भनेको थिएँ मैले हवस् त्यो मिलाई गरिदिनुहोस् न मलाई विशेष चाहिएको चाहिँ केरा अनि अङ्गुर अनि एप्पल हजुर हजुर लेख्नु एप्पल अनि उयो के भन्छ दारिम हजुर ए ह हवस् हवस् हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू सो मच हुन्छ